हाम्रो नेपालीहरूको संस्कृति चाहिँ धेरै टाइपको छ धेरै जातिहरू भएर हो अन्त फर्स्टमा त अब छेत्रीहरू छेत्री तामाङ तामाङ हरे छेत्री भुजेल थापाहरूको चाहिँ अब उयो लगाउँछ के हरे चौबन्दी चोलो साडी ढाका ढाकाको साडी लगाउँछ र केटाहरूले चाहिँ दौरा सुरुवाल टोपी हरू लगाउँछ त्यहाँदेखिको उनीहरूको शिरबन्दी पोते एउटा छड्के पोते लगाउँछ एउटा चाहिँ नर्मल लगाउँछ उनीहरूको पुरै अब एकदम राम्रो हुन्छ अब छेत्रीहरूको पनि अब उयोहरू संस्कृतमा चाहिँ र उनीहरूको चाहिँ अब के मनाउँछ उनीहरूले संस्कृतमा भन्दा चाहिँ त्यो अब दसैँ तिहार मनाउँछ तिज पनि हुन्छ उनीहरूको तिजमा पनि एउटा एकदमै रमाइलो खालको हुन्छ उनीहरूको अब सबैजनाले कलरफुल लुगा लाउने त्यसमा चाहिँ अब प्रायःले रातो रातो कलरको साडी लगाउँछ उनीहरूको तिज पनि एउटा ठुलो संस्कृतै अब ठुलो उयो नहुनुको दसैँ तिहारजस्तै हो र अर्को चाहिँ तामाङहरूको चाहिँ तामाङ भोटेहरूको चाहिँ बक्खु हुन्छ बक्खु पाङ्देङ केटाहरूको पनि बक्खु हुन्छ शेर्पाहरूको पनि त्यही हुन्छ बक्खु नै हुन्छ तामाङहरूको भोटे शेर्पाको चाहिँ एउटा एउटै हुन्छ तर आफ्नो आफ्नो डिजाइनको हुन्छ र मनाउनु चाहिँ तामाङहरूको पनि दसैँ तिहार मनाउँदैन कति तामाङहरूले पनि उनीहरूको पनि आफ्नै अलग्गै दसैँ मनाउने एउटा अलग्गै उनीहरूको टाइम हुन्छ र भोटेहरूको पनि भोटेहरूको चाहिँ दुइटा दुइटा खालको हुन्छ उनीहरूको टिबेटन दसैँ भन्दैन लोसार अब तामाङहरूको पनि लोसारै भन्छ खासमा दसैँ होइन लोसारै भन्छ भोटेहरूको पनि लोसारै भन्छ उनीहरूको पनि दुइटा भोटे हुन्छ एउटा टिबेटन उनीहरूको आफ्नै हुन्छ भोटेहरूको अर्को यताको नर्मल भोटे भन्छ अर्कै मनाउँछ आफ्नो आफ्नो हुन्छ जातिको संस्कृति चाहिँ आफ्नो आफ्नो टाइममा मनाउँछ र यसमा अब धेरै थुप्रै किसिमको भएकोले गर्दाखेरि आफ्नो आफ्नो उयेसमा मनाउँछ अब जाति त सबै नेपाली नै हो तर पनि आफ्नो आफ्नो वेशभूषा लगाएर मनाउँछ र मलाई चाहिँ अब दसैँ तिहारमा चाहिँ अब उयो एकदमै राम्रो लाग्छ छेत्रीहरूले त्यो नेपालीहरूले त्यो केरे ढाकाको साडी चौबन्दी अन्त केटाहरूले दौरा सुरुवाल ढाकाको टोपीहरू लगाएको एकदमै राम्रो राम्रो देख्छ हामी मनाउँछौँ